यहाँको रेड क्रसहरू भयो हु केयर्स रोटरी क्लबहरू होइन एनजियोहरू भयो यिनीहरूले एकदम राम्रो काम गरिरहेको छ देश होइन अब हाम्रो देश मात्रै नभएर हाम्रो डिस्ट्रिक्ट जस्तै दार्जिलिङ डिस्ट्रिक्ट भयो एकदम राम्रो काम गरिरहेको छ हालैमा पनि एउटा केटीले एकदम त्यो नानीलाई बचायो भन्ने त्यो मिडियामा पनि त्यो फ्लास भइरहेको छ फेसबुकमा एकदम भाइरल भइरहेको छ त्यो न्युजहरूले गर्दा एकदम इफेक्ट गरिरहेको छ मान्छेको मतलब एउटा आफ्नो मान्छेको भावहरू पनि चेन्ज गर्नुमा हेल्प गरिरहेको छ कि हामीले हेर्नुसक्छौँ कि हिल्समा राम्रो कुरा पनि नभए अझै राम्रो कुराहरू पनि हुँदै गइरहेको छ नराम्रो कुराको साथै राम्रो कुरा पनि बढ्दै गइरहेको छ म त्यही भन्न चाहन्छु कि यो दार्जिलिङ जिल्लामा एकदम यो रेड क्रस हु केयर्स रोटरी क्लब एनजियोहरूले पुरा राम्रो काम गरिरहेको छ आफ्नोबाट